हातले बनाएको कपडा हरू एकदम मजबुत हुन्छ सिलाइ बुनाइ गरेको कपडाहरू मजबुत हुन्छ बजारमा यसरी नै अरू मिसिनले बनाएको कपडाहरू त पाइन्छ धेरै मात्रामा पाइन्छ तर पनि यिनीहरूको गुणस्तरमा मजबुतको हिसाबमा हो भने हातले बनाएको सिलाइ बुनाइ गरेको हातले बनाएको कपडाहरू एकदमै मजबुत एकदमै राम्रो हुन्छ र बजारमा यसरी रेडिमेड कपडाहरू पुरै भएर भए तापनि मानिसहरूले धेरै मात्रामा हातले बनाएको लुगाहरू स्वेटरहरू मन पराउँछन् किनभने यसको मजबुतीले गर्दा यसको टिकाउ राम्रो टिकाउ भएकोले गर्दाखेरि मानिसहरूले हातले बनाको कपडा युज गर्छन्